अब गाउँको मान्छे भए पनि सहरको मान्छे भए पनि खेलकुद चाहिँ महत्त्वपूर्णै हो किनकि अब अब यतिकै खाएर बस्यो भने धेरै बिमारीहरू हुन्छ जिउमा अन्त अब यतिकै बसेर अचानक कोही काम गर्दाखेरि अब अचानक केही काम गर्दाखेरि जिउलाई दुख्छ अन्त यस्तो बिमारीहरू हुन्छ अन्त खेलकुद गर्दाखेरि चाहिँ अब सबैजनासँगै हुन्छ फुर्तिलो पनि हुन्छ जिउ अन्त अब नयाँ नयाँ साथीहरू पनि बनिन्छ अन्त यतिकै अब खेलकुदले चाहिँ अब तन्दुरुस्त पनि हुन्छ आफ्नो स्वास्थ्यको लागि राम्रो हुन्छ अन्त साथीभाइहरू नि नयाँ नयाँ बनिन्छ अन्त पुरा फाइदामन्द हुन्छ